एमाजोनबाट नि मैले विशेष गरी के मगाएको थिएँ भन्दाखेरि चाहिँ यो कतिवटा इलेक्ट्रोनिक सामानहरू मगाएको थिएँ है अनि जुन चाहिँ चिजबिजहरू मगाएको थिएँ त्यो चाहिँ अलिकति भनेको जस्तो प्रकारको चाहिँ मैले पाउन सकिनँ अरू ठाउँमा चाहिँ अब जुन चाहिँ मगाएको एकदमै राम्रो चिजहरू पुग्यो भनेर सुनेको थिएँ तर जुन चाहिँ मेरो ठाउँमा चाहिँ आयो सामानहरू जस्तै वासिङ मिसिन मैले जुन चाहिँ चाएको थिएँ मैले मगाएको थिएँ त्यो वासिङ मिसिन जुन चाहिँ मेरो घरमा आई पनि पुग्यो अनि आउँदा ओर्दाखेरि मैले त्यो जुन चाहिँ चलाएँ प्रयोग गरेँ तर प्रयोग गर्दाखेरि चाहिँ मैले आफूले जुन चाहिँ सन्तुष्ट मनमा हुनु पर्ने त्यो सन्तुष्ट चाहिँ म भइनँ किन भन्दाखेरि त्यहाँनिर जुन चाहिँ प्रकारको लुगाहरू लगाएँ अनि जुन चाहिँ लुगाहरू धुँदा ओर्दाखेरि चाहिँ अब जुन चाहिँ प्रकारको अब विज्ञापनमा त सुनेको थिएँ यस्तो हुन्छ उस्तो हुन्छ राम्रो चिस तपाईँहरूले लिन सक्नुहुन्छ भनेर सुनेको थिएँ तर मैले खुदै त्यसलाई प्रयोग गर्दाखेरि चाहिँ जुन चाहिँ प्रकारको मैले त्यहाँनिर लुगाहरू लगाएर धुँदा ओर्दाखेरि चाहिँ एकदमै भनेको जस्तो सामानहरू चाहिँ मैले पाउन सकिनँ किन भन्दाखेरि जुन चाहिँ त्यहाँनिर वासिङ मिसिन त्यहाँनिर जुन चाहिँ मैले प्रयोग गरेँ त्यहाँनिर लुगाहरू लगाएको थिएँ लुगाहरू राम्रो प्रकारको त्यहाँनिर पखालेको थिएन अनि त्यस्तो चाहिँ अब अलिकति मलाई चाहिँ अलिकति त के मलाई एकदमै ठ्याम्मै त्यसको चाहिँ एकदमै मलाई राम्रो प्रकारको चाहिँ लागेन अनि जुन चाहिँ लुगाहरू त्यहाँनिर जुन चाहिँ मैले धोएको लुगाहरू बाहिर निकाल्दाखेरि चाहिँ यसो हेर्दाखेरि चाहिँ राम्रो प्रकारको त्यो दागहरू मैला लागेको दागहरू अब हामी प्रायः जस्तो अब त्यहाँनिर कताकता जाँदाखेरि जुन चाहिँ लुगा लगाएको थियौँ अनि जुन चाहिँ भनेको अनुसारमा भन्दाखेरि चाहिँ अब एकदमै तपाईँहरूले चाहिँ सफा लुगाहरू तपाईँहरूको भइहाल्छ वासिङ मिसिनमा लगाएपछि त्यो निकाल्दाखेरि हेर्नोस् एकदमै तपाईहरू राम्रो हुन्छ भनेर जुन चाहिँ विज्ञापन गरेको थियो तर पछि बादमा चाहिँ त्यो विज्ञापन सुनेर जुन चाहिँ मैले पनि मगाएँ अनि मगाएपछि चाहिँ लुगाहरू लगाएको थिएँ निकाल्दाखेरि चाहिँ एकदमै त्यसको राम्रो प्रकारको कुनै पनि मैले त्यहाँनिर देखिनँ पाइनँ अनि त्यहाँनिर लुगाहरू पनि ते जस्तो त्यस्तै त्यहाँनिर अलिकति मैला अलिकति चाहिँ सफा भएको जस्तो देखेँ तर धेरै जसो चाहिँ त्यहाँनिर लुगा राम्रो प्रकारको चाहिँ वासिङ मिसिनमा चाहिँ सफा भएको थिएन त्यसकारणले गर्दाखेरि चाहिँ म त्यहाँनिर चाहिँ त्यो जुन चाहिँ एमाजोनबाट मैले पठाएको अनुसारमा फेरि अब भएन जो मान्छेले ल्याइदिएको थियो ल्याइदिएको मान्छेले पनि अलिकति त्यहाँनिर ढिलो ल्याइदियो अनि मैले जुन चाहिँ चाहेको थिएँ त्यो समयमा र अब जुन चाहिँ मगाएर झट्टै आउँछ भनेर जुन चाहिँ विज्ञापन सुनेको थिएँ तर दुई तिन दिन त्यहाँनिर चाहिँ रोकेर दुई तिन दिन बादमा मात्र त्यो चिज मैले पाउन सकेँ अनि त्यहाँनिर आएको गएको पनि अलिकति अब चार्ज पनि अलिकति बेसी नै लिएको जस्तो लाग्यो अनि त्यसकारणले गर्दाखेरि चाहिँ म अलिकति सन्तुष्ट चाहिँ भइनँ त्यसकारणले गर्दाखेरि चाहिँ एमाजोनको जुन चाहिँ सामानहरू आएको छ आयो वासिङ मिसिनले अनि त्यस्तै प्रकारले मैले हिजो अस्ति एउटा मगाएको थिएँ मगाउँदाखेरि कतिवटा सामानहरू इलेक्ट्रोनिक सामानहरू पनि मैले मगाएको थिएँ अनि त्यो सामानहरू जुन चाहिँ मेरो घरमा आइपुग्यो त्यो सामानहरूसँग पनि म अलिकति सन्तुष्ट भइनँ किन भन्दाखेरि त्यो सामानहरूले पनि धेरै असुविस्ता गऱ्यो त्यो सामानहरूमा भनेको जस्तो आफूले सोचेको जस्तो केही पनि मैले पाउन सकिनँ त्यसकारणले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ अलिकति मेरो प्रतिक्रिया चाहिँ एकदमै यहाँनिर नकारात्मक नै जान्छ किन भन्दाखेरि चाहिँ आफूले सोचेको जस्तो आफूले सम्झेको जस्तो आफूले हुन्छ भनेर ढुक्कै जुन चाहिँ विज्ञापनमा मैले सुनेको अनुसारमा त्यहाँनिर आइसकेपछि प्रयोग गरेको थिएँ तर त्यो प्रयोग गरेको चाहिँ त्यहाँनिर चाहिँ एकदमै मैले चाहिँ त्यहाँनिर चाहिँ राम्रो देख्न सकिनँ अनि मेरो लुगा हेर्नुहोस् न अहिले यहाँ जुन चाहिँ लुगाहरू मैले हजुर त्यहाँनिर धोएर वासिङ मिसिनबाट निकालेको थिएँ अहिले सुकाउँ भनेर यसो हेरेको त्यहाँनिर सुक्नु त सुक्दैछ तर त्यहँनिर चाहिँ अब राम्रो प्रकारको चाहिँ त्यहाँनिर देखिनँ त्यसकारणले गर्दाखेरि चाहिँ अब यहाँनिर चाहिँ राम्रो प्रकारको चाहिँ नभएको कारणले गर्दाखेरि अनि अरूलाई पनि म त्यही भन्दैछु अब बरू अनलाइनमा किन्नु भन्दाखेरि चाहिँ अफलाइनमा नै किनेको अफलाइनबाट नै अब त्यहाँ आफूले किनेर ल्याएर प्रयोग गरेको चाहिँ राम्रो भनेर चाहिँ म भनिदिँदैछु किन भन्दाखेरि जुन चाहिँ अनलाइनमा म एकदमै आँखा चिम्म गरेर जुन चाहिँ मैले खर्च गरेँ पैसा पनि खर्च गरेँ त्यो पैसा पनि मेरो खेरो पनि गयो अनि आफूले पैसा अनुसारमा जुन चाहिँ प्रयोग गर्ने चिज जुन चाहिँ मैले सोचेको थिएँ त्यो पनि राम्रो प्रकारको भएन त्यसकारणले गर्दाखेरि अब बजारतिर हामीले अफलाइन गएर कि चिस किन् किन्दैछौँ भने पैसा जस्तो तिर्छ त्यस्तै प्रकारले आफूलाई पनि सन्तुष्ट हुन्छ तर यहाँ पनि मैले त्यस्तै सोचेको थिएँ तर त्यो सोचाई चाहिँ मेरो गलत भएछ त्यसकारणले गर्दाखेरि चाहिँ अब सोच्दा ओर्दाखेरि चाहिँ म चाहिँ एकदमै सोचेर मात्र किन्छु अनि मेरो साथी भाइहरूलाई पनि विज्ञापन हेरेर चाहिँ नकिन्नू विज्ञापन जुन चाहिँ गर्छ तर विज्ञापनको चाहिँ ठिक विपरीत हुन्छ भनेर चाहिँ मैले साथी भाइहरूलाई पनि म यही कुराहरू जनाइदिन्छु